धर्म भनेको धर्मले हाम्रो स्वस्थ्य सेवा बारे सिकाउँछ के सिकाउँछ भनेदेखिलाई धर्मले यो होइन कि दिन रात पूजाआजा गरेर तपाईँले धर्म कमाउँछ होइन धर्मको स्वस्थ्य भनेको चाहिँ हामीले खानपिन राम्रो गर्नुपर्छ हामीले बोलीचाली राम्रो गर्नुपर्छ हामीले राम्रो सुन्नुपर्छ राम्रो बेल्नुपर्छ र राम्रो काम गर्नुपर्छ र राम्रो खानपिन गर्नुपर्छ स्वास्थ्य ठिक हुनुको लागि पूजापाठ मात्रै गर्नु हुँदैन है अब स्वस्थ्य ठिक हुनुको लागि हामीले अब कसैको हत्या गरेर मासुमाङ्सहरू खानु हुँदैन र हामीले अब सानै देखि या फिर पहिलै देखि चलिरहेको हाम्रो है सागसब्जीहरू खायो भने हाम्रो स्वस्थ्य त्यसै नै राम्रो भएर जान्छ र अहिले धेरै अब रोगहरू आइरहेको छ अब डिप्रेसनहरू भयो हाम्रो धेरैवटा अहिले यस समयमा रोगहरू आइरहेको छ तर यो रोगहरूको कारण नै सबैभन्दा ठुलो हामीलाई राम्रो बोल्नु राम्रो खानु र राम्रो सफा बस्नुपर्छ र राम्रो खानुपर्छ र रोगहरू किन आउँदैछ भनेदेखिलाई हामी राम्रो बोल्दैनौँ राम्रो खाँदैनौँ र राम्रो सुन्दैनौँ हामी सबैसँग मिठो बोली है मिठो बोलीहरू गऱ्यौँ भने उनीहरूले पनि मिठो बोली गर्छ सोसाइटीमा यदि सबैले राम्रो बोलीहरू गरियो भने हामी शान्ति पाउँछौँ र हामीले राम्रो खायो भने शान्ति पाउँछौँ र हामीले इभन सुन्नु पनि राम्रो पर्छ है हामीले राम्रो सुन्यौँ राम्रो खायौँ राम्रो लगायौँ हामीले खानपिन राम्रो खायौँ भनेदेखिलाई त्यसरी नै जति पनि शरीरको बिमारहरू हटेर जान्छ र सबैभन्दा ठुलो भनेको चाहिँ हाम्रो स्वस्थ्य राम्रो रहनु भनेको चाहिँ हाम्रो पेटदेखि हो र पेटमा चाहिँ हामीले त्यो नराम्रो कुराहरू खायैँ है या फिर अहिलेको नशाहरू जति पनि छन नराम्रोहरू खायौँ भने हाम्रो स्वस्थ्य एकदमै हराएर जान्छ र स्वस्थ्यको हामीले ख्याल राख्नुपर्छ र शान्ति शान्ती भनेको हामीले अब है यो होइन कि हाम्रो धर्मले चाहिँ शान्तिलाई चाहिँ के भन्छ भने शान्ति भनेको चाहिँ हाम्रो एउटा मनको मात्र शान्ति नभएर